मेरो चाहिँ होइन अब सबसे अब मेमोरीमा अब यस्तो सबसेभन्दा राम्रो स्कुलको बेला चाहिँ होइन हामीलाई अब हामीलाई अब है बोर्ड एक्जाम आउन आँटेको थियो होइन अन्त अब हामीले स्कुलमा पनि त्यस्तो इन्जोयहरू गर्न पाएन अब बोर्ड एक्जाम त हाम्रो लागि इम्पोर्टेन्ट नै हो होइन त्यसै कारणले गर्दाखेरि चाहिँ हामी त्यतिबेर होइन त्यहाँदेखि हामीलाई सरहरूले होइन पिकनिक लानुभएको थियो होइन त्यतिबेर अब अब सरहरूले लानुभएको थियो हामीलाई त्यो चाहिँ हामीलाई उयो त के भन्छ त्यो चेर खोला भन्ने ठाउँमा अन्त सबैजनालाई सरहरूले भन्नुभएको थियो आठ नौ बजी चाहिँ आइपुग्नु हामीलाई स्कुलको त्यहाँनिर अन्त हाम्रो चाहिँ बस भनेको थियो होइन बसमा चाहिँ हामी जानेवाला थियो अन्त हामी चाहिँ घरबाट निस्कियो दि म बोथ इला टेन र ट्वेल्भकोलाई लगेको थियो होइन अन्त दि अब दुईवटा बस भएको थियो दि म दि र म आयो अन्त दि र म आउँदाखेरि चाहिँ हामी आउँदाखेरि स्कुलमा आउँदाखेरि चाहिँ बसमा अब हाम्रो क्लासमेटहरू चढिरहेको थियो अन्त म पनि गएँ त्यहाँ बसेँ होइन अन्त त्यहाँदेखि सिटहरू छाने कोसँग बस्नुपर्ने होइन त्यहाँन हामीले अब एकछिन पर्खिनु पर्यो र सरहरू पनि आउनुभयो हाम्रोमा चाहिँ अब मिस र सर बस्नुभएको थियो अन्त हामी चाहिँ अन्त त्यहाँदेखि बसमा बस्यो त्यहाँदेखि बस स्टार्ट भयो त्यहाँदेखि चाहिँ अब हामीलाई चाहिँ अब इन्जोइमेन्ट हुँदैन चुपचापै गयो भने भनेर चाहिँ अब होइन हामी हामीलाई चाहिँ सरहरूले गीत बजाइदिनु भयो होइन अनि हामी बसमै नाच्यो अब गीत गाउँदै नाच्यो अब अब साथीहरूसँग चाहिँ सबसे बेसी मेमोरेबल डे चाहिँ त्यही दिन थियो स्कुलको भनुम टिचरहरूसँग भयो त्यहाँदेखि हामी बसमा यति नाच्यो अब कति नाच्यो नाच्यो अब होइन अन्त सरहरूले पनि अब केही भन्नुभएन अन्त त्यहाँदेखि हाम्रो साथीहरू नाच्यो होइन अब कसैको त झन त्यहीँनिर अब लुगा मैला भैसकेको थियो बेसी नाचेर होइन त्यहाँदेखि चाहिँ हामी त्यहाँदेखि अब अलिक उयो भएर त्यहाँन हामी टक्कै त्यो खोलामा अब पुगियो होइन हेभी गरम थियो त्यहाँन त्यो खोला पनि दामी थियो होइन अब के भन्नु त्यहाँनिर हाम्रो एकजना दा छ होइन उसले चाहिँ हेभी हसाउँछ हामीलाई होइन कति हँसाउँछ हँसाउनुहुन्छ अब दादाले अन्त अब हामीलाई त्यतिकै हसाउँदै लानुभयो होइन अब हामीलाई खुसी लाग्यो अब हामी साथीहरूसँग टिचरहरूसँग होइन अब त्यहाँदेखि हामी सबै अब खोलामा पुगियो त्यहाँदेखि सरहरू अलरेडी पुग्नुभएको थियो किनभने खानाहरू बनाउनु थियो हाम्रो लागि अन्त सरहरूले अन्त त्यहाँदेखि फर्स्टमा हामी गयो अन्त हामीलाई भोक लागेको छ भनेर चाहिँ सरहरूले हामीलाई अब त्यो चिया ब्रेड बिस्किट अब केरा अन्डाहरू दिनुभएको थियो होइन अन्त हामीले पुग्नु बित्तिकै अन्त त्यहाँदेखि त्यहाँनिर चाहिँ होइन अब एउटा फेमस रिल्स थियो नि त फेमस रिल्स थियो एउटा होइन अन्त त्यसमा पनि हामीले डान्स गर्यो होइन त्यहाँ पुगेर अन्त त्यो गीत पनि त्यो पतली कमरिया मोरे हाइ हाइ भन्ने खा त्यो रिल्स चाहिँ फेमस थियो नि त अन्त त्यहाँदेखि हामीले त्यो रिल गर्यो त्यहाँदेखि त्यहाँ गयो हामी खाना खायो त्यहाँदेखि आइस क्रिम पनि गइकन किनेर खायो होइन त्यहाँदेखि सरहरूसँग पनि इन्जोई गर्यो हामीले अनि त्यहाँदेखि यता आयो त्यहाँदेखि हामीले त्यतिकै खायौँ फोटोहरू खिच्यौँ खोलामा गयो होइन सरहरू पनि गयो स्विमिङहरू गर्नु हुँदैथियो होइन अब सरहरूसँग अब हामीले खानाहरू खायो त्यहाँदेखि लास्टमा चाहिँ सरहरूसँग हामी नाच्यो होइन म सरहरूसँग नाच्यो त्यहाँदेखि त्यो मज्जा आयो अब स्टुडेन्ट लाइफमा अब इन्जोई गरिरहेको अब एउटा मेमोरी होइन अब हामीले पनि त अब भन्दाखेरि पनि मज्जा आउँछ नि त अब अब यस्तो यस्तो गर्यो स्कुल लाइफमा होइन अन्त सबैभन्दा दामी चाहिँ अब त्यही थियो हामी पिकनिक गएको बेलामा होइन किनभने हामीले सर अब आफ्नो क्लासमेटहरूसँग पनि बेसीमा भन्दाखेरि पनि टाइम स्पेन्टहरू गर्न पायो होइन त्यही थियो मेरो बा मेरो लागि चाहिँ सबै भन्दाखेरि मेमोरेबल डे चाहिँ